अँ मान्छेलाई शारीरिक बिमारीहरू पनि हुन्छ होइन मानसिक समस्याहरू पनि हुन्छ अब त्यही मानसिक समस्या भन्दा चाहिँ अब सोचिरहनेहरू होइन त्यस्तो बिमारीहरू पनि हुन्छ त्यसमा चाहिँ अब त्यस्तै अब सा मानसिक बिमारीहरू हुँदाखेरि चाहिँ उपचार केन्द्रहरू चाहिँ अब गाउँमा नभएर चाहिँ होइन टा गाउँदेखि अलिक टाढै कालिम्पोङहरू अलिक बाहिर जग्गाहरूमा चाहिँ छ अब यस्तै शारीरिक मानसिक बिमारीहरू भयो भने चाहिँ अब मान्छेले यसलाई चाहिँ गम्भीर प्रकारले नै लिन्छ